मलाई चाहिँ एकदम कोहीबेला विरक्त लाग्छ साथीहरू नभेट्दा त्यहाँदेखिन् म भलिबल खेल्नु जाँदा चाहिँ सबैसाथीहरू भेट्छ होइन अनि त्यो साथीहरू भेटेपछि रमाइलो लाग्छ त्यहाँदेखिन् म सोच्छु पनि त्यो घरमा सुतिबस्नुभन्दा त यहाँ भलिबलहरू खेल्नु आएको राम्रो भलिबल फुटबल होइन म चाहिँ त्यो गेमहरू साह्रै राम्रो लाग्छ अलिक रमाइलो पनि हुन्छ केटाहरूसँग साथीहरूसँग भेटेर अर्कै फिल आउँछ के त मेरो अनि त्यो भलिबलहरू खेलेर खेलेर आफू पनि फिट हुन्छु अरू साथीहरू पनि फिट हुन्छ होइन त्यो राम्रो हुन्छ त्यो सेहतको लागि राम्रो हो वर्क आउट पनि हुन्छ जिउको त्याँदेखिन् साथीहरूसँग छ भने अलिक आफ्नो मनदेखि खुसी लाग्छ क्या त त्यो टेन्सनसेन्सन सबै दुर हुन्छ त्यहाँदेखिन् साथीहरूसँग खेल्नु साह्रै मजा लाग्छ भलिबल फुटबलहरू खेल्नु साह्रै मजा लाग्छ होइन राम्रो लाग्छ साथीहरूसँग खेल्नु त्यहाँ त्यसले गर्दा त्यो जिउको लागि र अलिक फिट हुन्छ जिउहरू होइन त्यो खेलिकन त्यहाँदेखिन् आफू कोहीबेला अल्छी लागेको बेलामा मैदानतिर गइकन साथीहरू खेलेको देख्छु त्यहाँ न म पनि खेल्छु त्यहाँदेखिन् अल्छी लागेको बेलामा अलिक राम्रो लाग्छ त्यहाँदेखिन् चाहिँ सधैँ खेल्नु जान्छु त्यो खेला